बलिवुडले धेरै राम्रोहरू फिल्म बनाएको छ जस्तै आधुनिक घटनाहरूमा पनि फिल्महरू बनाएको छ अनि रोमान्टिक फिल्महरू पनि बनाएको छ देश भक्तिको फिल्महरू पनि बनाएको छ राम्रो बनाएको धेरै राम्रोहरू पनि बनाएको छ अन्त इन्डियामा मात्र होइन बाहिर हलिवुडहरूतिर पनि धेरै राम्रोहरू फिल्महरू पनि बनाएको छ अन्त यसमा मान्छेहरूलाई चाहिँ अब फिल्म र सर्कस चाहिँ धेरै मनपर्छ अन्त फिल्म र सर्कसबाहेक चाहिँ अरू उनीहरूलाई घुम्नु पनि मनपर्छ